अब हाम्रो क्षेत्रमा अब प्रचलित अब धर्महरू चाहिँ के छ भन्दा चाहिँ फर्स्ट अफ अल त अब हिन्दू चाहिँ एकदमै फ्लरिस छ अनि सेकेन्डमा चाहिँ आउँछ ख्रिस्यनिटी अनि थर्डमा चाहिँ तपाईँको अब अब के भन्नु पर्दा अब साई धर्म भन्छ अनि साई धर्म पनि एकदमै हाम्रो एरियामा चाहिँ अब बेसी छ अनि हाम्रो क्षेत्रमा चाहिँ अब कुन कुन कम्युनिटी छ भन्दा चाहिँ अब थुप्रो कम्युनिटी छ जसमा बेसी चाहिँ अब घले कम्युनिटी ज्यादा मात्रामा छ अनि उनीहरूले चाहिँ के फलो गर्छ भन्दा चाहिँ हिन्दू पनि फलो गर्छ अलोङ विथ हिन्दू उनीहरूले चाहिँ अब त्यही अब पुर्खाहरूको अब पूजा एनिमिज्म पनि हल्का फलो गर्छ तर अब हिन्दू चाहिँ बेसी फलो गर्छ उनीहरूले अब घले पिछे चाहिँ अब क्षेत्रीहरू पुरा छ अनि क्षेत्री राई अनि लिम्बू अनि अब दमाई सबै मिलेर बसेको छ हाम्रो गाउँ अब हाम्रो गाउँमा चाहिँ अब एकदम सबै कम्युनिटी एकदमै मिलजुलेर बसेको छ अनि बेसी चाहिँ त्यही हाम्रो घले घले गुरुङ भन्छ उनीहरू चाहिँ बेसी पाइन्छ